भिडियो गेमको कुरा गर्नु पर्दाखेरि मलाई पब्जी धेरै नै मन पर्छ यो पब्जी भन्ने गेम जुन चाइनाले निकालेको थियो यो गेम पहिला पहिला एकदमै प्रचलित थियो अहिले त यो बन्द भएर पनि गयो पहिला पहिला यो धेरै नै प्रचलित थियो जसमा विशेष गरी बन्दुकहरूकोम खेला हुन्छ यो पब्जीमा एक सयजना मान्छेहरू एउटा युद्ध मैदानमा छोडिदिएका हुन्छन् र एक सौ जाना मान्छेहरू एक आपसमा लडेर मानिसहरू मारेर लास्टमा अन्तिममा जो रहन्छ ऊ नै बिजेता हुने गर्दछ यसमा तपाईँ एकजना दुईजना अनि चारजना गरेर खेल्न सक्नुहुन्छ जस्तै तपाईँ चारजनाको टिम बनाएर खेल्नु भयो भने तपाईँहरूले छ्यानब्बेजनालाई मारेर छ्यानब्बेजना एक आपसमा लड्छन् र उनीहरूलाई मार्छन् र तपाईँहरूले पनि कतिपय मानिसहरूलाई मार्नुहुन्छ र अन्तिममा तपाईँहरू चारजना रहनु हुन्छ र तपईँहरू विजेता बनिनु हुन्छ र यो गेमहरू त्यसरी नै खेल्दै जाँदाखेरि तपाईँहरूको स्टेपहरू बढ्दै जान्छ तपाईँ सिल्भरबड गोल्ड हुँदै हुँदै डायमन्ड र प्ल्याटिनमहरू सम्मन पुग्नु हुन्छ यस्तो थियो यो गेमको खेला र धेरै नै म खेल्ने गर्थेँ पैली जब म विदेशमा काम गरिरहेको थिएँ त्यसबेला जुन चाहिँ फ्री समय हुन्थ्यो त्यति बेला म खेल्ने गर्थेँ साथीहरूसँगै खेल्ने गर्थे ऐले त यो चाइनिज एप भएर चाइनाले पुरै बन्द नै गरिदियो तर यस्तै यस्तै विभिन्न प्रकारको गेमहरू जस्तै फ्री फायर भयो अहिले बजारमा आएको छ जुन चाहिँ तपाईँ गुगल स्टोरबाट पनि डाउनलोड गरेर खेल्न सक्नु हुन्छ र यस्तै धेरै भिडियो गेमहरू छ आफ् आफ्नो इच्छा अनुसार तपाईँले आफ्आफ्नो मन पसन्दअनुसार तपाईँले खेल्न सक्नुहुन्छ